र विशेष गरी म चर्चामा आएको है पुस्तक फात्सुङ जसलाई चाहिँ औधी रुचाएको हामीले सामाजिक सञ्जालहरूमार्फत् जानकारी प्राप्त गर्न सक्छौँ तर मलाई चाहिँ फात्सुङको सबै कुरासँग म सन्तुष्टि हुन सकिनँ केही पाटोहरू मन परे तापनि किन भन्दाखेरि यसको यसको मनपर्ने पाटो भनेको भाषा शैली हो सर्वप्रथम है जो सरल सहज छ र यसको मलाई असन्तुष्टि लागेको कुरा भनेको चाहिँ जुन चाहिँ यसले पक्रिनु पर्ने विषय वस्तु छ जुन चर्चामा मान्छेले भनेका छन् एउटा दार्जिलिङको एउटा गोर्खाल्यान्ड आन्दोलनसँग सम्बन्धित है हाम्रो यो छ्यासीसँग सम्बन्धित भन्ने कुरा छ तर दार्जिलिङको नाम आइरहँदा रहँदा रहँदा पनि फात्सुङमा जुन चाहिँ देखाइएका जो पात्रहरू छ जुन पात्रहरू चाहिँ विशेष गरी कालिम्पोङसँग सम्बन्धित घटनाहरू मात्र त्यहाँ सीमित रहेको पाएँ मैले चाहिँ जो चाहिँ पात्रहरू दार्जिलिङ एकपल्ट चढेका छन् त्यसपछि प्रायः प्रायः सायदै उनीहरू यहाँको घटनासँग यहाँ दार्जिलिङमा भएको जति पनि त्यो समयको आन्दोलनहरूसँग चाहिँ कमै नजिक रहेको मैले यसलाई महसुस गरेको छु त्यसले गर्दाखेरि चाहिँ फात्सुङलाई पूर्ण रूपमा यो एउटा गोर्खाल्यान्ड आन्दोलन बोकेको एउटा उपन्यास भन्नुमा चाहिँ म अलिकति यसलाई स्विकार्दिनँ किन भन्दाखेरि यसले एउटा क्षेत्रीयताको पनि क्षेत्रीयतालाई मात्रै बोकेको भन्ने चाहिँ मैले एउटा महसुस गरेको छु किन भन्दाखेरि मैले पनि अघि भनिहालेँ किन भन्दाखेरि जब दार्जिलिङको आन्दोलन हुन्छ गोर्खाल्यान्डको भने छ्यासीमा त्यो चाहिँ तपाईँको समग्र कालिम्पोङलगायत दार्जिलिङ समग्र दार्जिलिङ है मोटामोटी भारतभरिमै यसले प्रभाव पारेको थियो भने तर अत्याधिक प्रभाव भनेको दार्जिलिङमै पारेको हो र काहीँ न काहीँ यसले अत्याधिक त्यो कथालाई बोक्नु पर्थ्यो भने दार्जिलिङको त्यो घटनालाई नै बोक्नु पर्थ्यो कि भन्ने चाहिँ मेरो एउटा मनमा उब्जेको कुरा जुन कुरो चाहिँ मैले यो कितापसँग सन्तुष्टि हुन नसकेको कुरा